म अझ पनि कुन कुन विषयमा मलाई लेख्न रुचाउनु रुचि लाग्छ भन्दाखेरि मलाई सामाजिक विषय सर्वहारा जति पनि तपाईँको सर्वहारा वर्गहरू हुनु हुन्छ अनि उहाँहरूको विषयमा लेख्न धेरै रुचि लाग्छ मलाई किनकि चिया बगानका भएर होला आफू पनि चिया बगानमा हुर्केकाले गर्दाखेरि होला कि मैले त्यो चिया बगानमा त्यो दुःख देखेको छु मेरो आमा पनि जब पत्ती टिप्न जान जाँदाखेरि होइन अन्त काम गर्दाखेरि आउँदाखेरि घरमा उसले सोचेका जस्तो त्यो मूल्य तपाईँको त्यो वेज नआउँदाखेरि तपाईँको वेज न आउँदाखेरि मलाई कस्तो कस्तो कस्तो लाग्ने होइन अनि मलाई त चिया बगानका मजदुरहरूलाई केन्द्रित गरेर काल्पनिक विषयमा पनि लेख्न मन लाग्छ होइन उहाँको तपाईँको नन फिक्सनल उयसमा भएको पनि कतिवटा कुराहरू दुःख सुखको कुराहरू पनि लेख्न मन लाग्छ किनभने मैले भनी पनि सकेँ होइन म त्यहीँ हुर्केका हुँ अनि त्यो हुर्केँ हुर्केकाले गर्दाखेरि हो मैले म चाहिँ अब बगानसँग धेरै प्रेम गर्छु होइन अनि यता उति विषयमा लेख्न जाँदाखेरि म कुनै पनि तपाईँको म यहाँ मुभमेन्ट भइराखेको कुरा त्यस त्यस विषयलाई लिएर छलफल गरेर त्यस विषयमा लेख्न मलाई एकदम रुचि लाग्छ क्या अनि म किन भन्दाखेरि मलाई त्यस विषयमा किन रुचि लाग्छ भने किनकि सरकारले सुन्नु पर्ने कुराहरू हो जस्तो लाग्छ के कतिवटा कुरो किनकि हामी यही म त त्यही सरकारलाई अब हामी भोट गरेर पठाउँछ अनि त्यही सरकारले हाम्रो विषयमा केही पनि नेलेखिदिँदाखेरि अब आफूलाई लेख्न मन लाग्छ अनि खालि ज एउटा एउटा सरकारलाई पनि कि यस्तो गरिदेऊ है भन्ने एउटा प्रस्ताव राख्ने अनि अर्को फेरि सरकारले यस्तो गरेको छैन भनौँ त्यो सर्वहारालाई जनचेतना गर्ने उयो लाग्छ अनि अनि मलाई त्यो प्रोग्रेसिभ लिटरेचर पनि लाग्छ एउटा त किनभने अर्को कुरो मलाई लेख्ने विषय रुचि लाग्ने भनेको नारी नारी नारीवादीमा हो किनकि म एकदम माया गर्ने हो किनकि मेरो आमा आमालाई म एकदम माया गर्ने मान्छे हो होइन मलाई आमाले हुर्काउनु भएको हो अनि त्यो देख्दा मेरो आमाले चाहिँ सहुलियत पाउनु पर्ने हो यो नारीहरूले चाहिँ सहुलियत पाउनु पर्ने हो किनकि नारीहरू नै यस्ता यस्ता हुन् कि यो देशका ती नारीहरूविना चाहिँ देश नै चल्दैन भन्ने पक्षको मान्छे हुँ म किनकि त्यो अनि त्यस त्यस त्यस विषय लिएर म पारिजात निकै पढ्छु होइन पारिजात भन्नाले चाहिँ तपाईँको नारीवादी लेखक हो जो चाहिँ दार्जिलिङमा जन्मनु भएको विष्णु कुमारी वाइबा हो उसको पुरा नाम हेर्यौँ भने उसको कतिवटा किताबहरू हामीले देख्छौँ नारीवादी लिएर धेरै लेख्नु भएका छन् होइन भन्ने त्यही त्यही कुराहरूलाई म छलफल गरेर लेख्छु अनि त्यही लेखनहरू हो मेरो